मैले मेरो प्राथमिक शिक्षा चाहिँ यहीँ मेरो जन्मस्थल है पैयुँ यहाँ नर्सरी स्कुल थियो त्यहाँ नर्सरी स्कुलबाट मैले मैले पढेँ है त्यहाँ एकदमै त्यति बेलाको समयमा पनि एकदमै राम्रो राम्रो शिक्षक शिक्षिकाहरू हुनुहुन्थ्यो एकदमै राम्रो शिक्षाहरू प्रदान गर्नुहुन्थ्यो उहाँहरूले राम्रो राम्रो कुराहरू भन्नुहुन्थ्यो है अहिलेसम्म मलाई थाहा छ दुई तिनजाना टिचरहरू एकदमै राम्रो हुनुहुन्थ्यो जस्तै आअब सुनिल सरहरू हुनुहुन्छ गोमती मिसहरू हुनुहुन्थ्यो है अँ थुप्रो यस्तै दुर्गा गुरुमाहरू राम्रो राम्रो टिचरहरू हुनुहुन्थ्यो अन्त त्यसपछि चाहिँ क्लास फोर पढिसकेर चाहिँ म त्यसपश्चात् चाहिँ कालिम्पोङ अब जस्तै कालिम्पोङ यहाँबाट चाहिँ हाम्रो जस्तै आठ नौ किलोमिटर पर्छ है त्यहाँचाहिँ म अब एकदम अघिको शिक्षा लिनको लागि चाहिँ म त्यहाँ कालिम्पोङ गर्ल्स हाई स्कुलमा एडमिसन लिएँ तर मेरो के भयो भन्दामा चाहिँ मेरो अब इङ्लिस स्कुलबाट गएको त्यही भएर मेरो नेपाली चाहिँ अलिकति कमजोरै थियो है अन्त त्यही भएर म त्यहाँ पनि फेरि क्लास फोरमा एडमिसन लिएँ अन्त क्लास फोरमा एडमिसन लिँदाखेरि चाहिँ त्यत्ति बेलाको समयमा चाहिँ के थियो भन्दा अब नेपाली मिड्यम थियो है मलाई यति सारो सारो पर्यो है त्यहाँ जा जाँदाखेरि अब क्लास फोरमा एड्मिसन भएर सबैकुरा नेपालीमा थियो जस्तै अब भूगोल है जोग्रफीलाई भूगोल म्याचलाई गणितहरू भन्ने गर्थ्यो विज्ञा साइन्सलाई विज्ञानहरू भन्ने गर्थ्यो त्यति बेला मैले त्यहाँ एड्मिसन लिएँ तर मलाई सारो पनि पर्यो पहिलो पहिलो ब मलाई एकदमै सारो पर्यो तर बादमा मेरो नेपाली एकदमै इम्प्रुभ भएर गयो है मैले खुसी लाग्छ अब मलाई सारो पनि पर्यो तर बादमा नेपाली इम्प्रुभ भएर गयो त्यसपछि म राम्रै पर्सन्टेजहरू लिएर क्लास फाइभमा प्रमोट भएँ है अन्त अहिले पनि मालाई याद राख्छ कालिम्पोङ गर्ल्स हाई स्कुलको शिक्षक शिक्षिकाहरू एकदमै राम्रो हुनुहुन्थ्यो है हामीले त्यतिबेला त अलिअलि धुलाईहरू खादै पनि पढ्थ्यौँ घरमा पनि धुलाई खान्थ्यौँ स्कुलमा पनि खाने गर्थ्यौँ है त्यही भएर हामी डरले होला अहिलेसम्म पनि अब हामी एकदमै राम्रो भएर म गएको छु आफुलाई गर्व लाग्छ अनि त्यसपछि म पढ्दै गएँ क्लास फाइभदेखि पाचौँ कक्षा छैटौँ सातौँ हुँदै हुँदै हुँदै गएँ मैले त्यसपछि माद्यमिक माद्यमिक चाहिँ क्लास टेन है चाहिँ मैले टु के पो टु थाउजन्ड अब फाइभमा टु थाउजन्ड फाइभमा चाहिँ मैले माद्यमिक दिएँ एकदमै राम्रो पर्सन्टेजले म उत्तीर्ण भएँ है मलाई खुसी लाग्छ टिचर्सहरू शिक्षक शिक्षिकाहरू भनौँ न म त गर्ल्स हाई स्कुल पढ्थेँ शिक्षा स एकदमै राम्रो हुनुहुन्थ्यो टिचर्सहरू पनि है अन्त मायल गुरुमाहरू हुनुहुन्थ्यो म्याकडलिन सम्पु है नोरा गुरामा प्रतिभा गुरुमा रजनी बस्नेत थुप्रो टिचर हुनुहुन्थ्यो अहिले जसमा ममता गुरुमा नामहरू मलाई एकदमै याद छ उहाँहरू है उहाँहरूको त्यस्तो उइसलाई बलि म एकदमै अहिलेसम्म बिर्सिनु सक्दिनँ त्यसपछि म क्लास टेन चाहिँ दसौँ कक्षा जसलाई अब माद्यमिक चाहिँ मैले टु थाउजन्ड फाइभमा दिएँ त्यसपछि म क्लास एघारौँ श्रेणी पनि म त्यहीँ कालिम्पोङ गर्ल्स हाई स्कुलमै मेरो एड्मिसन भयो त्यसपछि इलेभेन क्लास इलेभेन पनि मैले त्यहीँ जोइन गरेँ आर्ट्स लिएर है अन्त मेरो आर्ट्स लिएर म त्यहीँबाट पास भएँ त्यसपछि त्यहाँ चाहिँ के थियो भन्दा चाहिँ हामी चाहिँ इलेभेनमा चाहिँ है एघारौँ श्रेणीमा चाहिँ हामी पहिलो ब्याच थियौँ जुन चाहिँ अब हामीले चाहिँ पहिला चाहिँ के थियो भन्दा इलेभेन र टुवेल्भको चाहिँ अब सँगै पढ्थ्यो अब एउटा बुक हुन्थ्यो अब मर्जड थियो उनीहरूको सिलेबस तर बादमा अब हामी चाहिँ यस्तो फर्स्ट ब्याच थियो अब इलेभेनको इलेभेनमै पढ्नु पर्ने टुवेल्भको टुवेल्भमै पढ्नु पर्ने हामी फर्स्ट ब्याच थियौँ है अन्त हामीले त्यसै कारण बुक्सहरू पनि सानो सानो खालको बुक्सहरू पायौँ त्यसपछि प्रमोसन भयो है प्रमोसनमा पनि राम्रै पर्सन्टेजले पास गरेँ मैले त्यसपछि बाह्रौँ श्रेणी पुग्यो बाह्रौँ श्रेणी अब भनौँ टु थाउजन्ड सेभेनमा चाहिँ मैले उच्चतर है अब जस्तै एचएस दिएँ त्यसमा पनि म एकदमै राम्रै पर्सन्टेजले पास गरेँ त्यसपछि इलभे क्लास इलेभेन टुवेल्भमा पनि राम् राम्रो शिक्षक शिक्षिकाहरू हुनुहुन्थ्यो है उहाँ उहाँहरू पनि अहिलेसम्म म भुलिनु सक्दिनँ अनि त्यसपछि मैले कलेज भनौँ कलेज चाहिँ यहाँ यहीँ कालिम्पोङ हाम्रो काले कालिम्पोङ गभर्मेन्ट कलेज पढेँ कालिम्पोङ गभर्मेन्ट कलेज चाहिँ मैले पलेटिकल साइन्स अनर्स लिएर पढेँ है अन्त एकदमै अफ्र्स्त इयर सेकेन्ड इयर थर्ड इयर त्यसरी पढेर ग्र्याजुएसन चाहिँ टु थाउजन्ड टेनमा ग्र्याजुएट गरेँ त्यसपछि म राम्रैसँगले पोल साइन्स अनर्स हो है पोल साइन्स अनर्समा म एकदम डिग्री हासिल गरेँ त्यसपछि मैले एमएहरू चाहिँ अब डिसटेन्स डिसटेन्सबाट दिएँ एमए पनि मेरो दुइटामा छ जस्तो इङ्लिसमा पनि गरेको छु मैले है अन्त पोलिटिकल साइन्स त मेरो सब्जेक्टै थियो हो ग्र्याजुएट पनि पोलेटिकल साइन्समा अनि एमए पनि मैले पोलिटिकल साइन्समा गरेँ अन्त अन्त त्यसै भएर मैले मेरो यसरी डिग्री हासिल गरेँ है